घोडाको चाहिँ नाकबाट त्यो लगाम लगाएको हुन्छ र त्यसलाई हिँडाउँदाखेरि चाहिँ मान्छेले त्यसलाई झट्काउने गर्दछ र तब चाहिँ घोडा कुद्ने गर्दछ र दायाँ बायाँ हिँड्नुपऱ्यो भने दा दायाँको लागि दाहिनेतर्फ खिच्नुपर्ने हुन्छ र बायाँको लागि देब्रेतिर तान्नुपर्ने हुन्छ र एकदमै छिट्टो दौडाउनुको लागि चाहिँ एकदमै जोडले झट्काउनुपर्ने हुन्छ र त्यसको चालहरू चाहिँ घोडा चाहिँ अरू पशुहरू जस्तो चाहिँ हुँदैन त्यो चाहिँ अलिकति अर्कै प्रकारको हुन्छ र राति सुत्ने गर्दाखेरि चाहिँ यो घोडा चाहिँ उभिएरै सुत्ने गर्दछ र यदि त्यो अरू एनिमलहरू जस्तो गाई भैँसीहरू जस्तो सुत्यो भने चाहिँ त्यो घोडाको अवस्था चाहिँ एकदमै खराब बिमारी अवस्थामा छ भनेर बुझ्न सकिन्छ